हेलो म दावा छिरिङ बोलेको तिमीले कस्तो खालको मलाई सामान बेचेको तिमी तिमीले तिम्रोबाट मैले टी सर्ट र पेन्ट किनेको दुईटै नराम्रो थियो क्वालिटी पनि नराम्रो फाटेको थियो कस्तो तिमी त तिमीले तिमीले कस्तो खालको उयो गरेको किन्नु हामीले किन्छ तिम्रोबाट तिमीले राम्रो सामान दिनु पर्दैन तिमी के हो के खालको मान्छे तिमी यहाँ उयो बिजिनेस गर्छौ भने राम्रोसँग गर नभए चाहिँ तिम्रो फेरि

यो फर्काउन आउँछु म फर्काउनु पर्छ तिमीले के खालको सामान हौ तिम्रो त राम्रोसँग गर तिम्रो त्यो दोकान चलाउँछौ भने चाहिँ